मेरो भाइ बहिनीहरू छैन हामी तिनजना दाजुभाइ हो म चाहिँ अब सबसे सानो भाइ हो हामी तिनजनामा हेर्दा चाहिँ हाम्रो ठुलो दाजुभन्दा चाहिँ म र माहिला चाहिँ एकदमै फरक छ जिउडालमा हाइटमा अन्त हामी दुईजनालाई चाहिँ अलिक जिउडालमा चाहिँ एउटा एउटै देख्छ तर अब जिउडालमा मात्रै एउटै देख्छ अनि